उयो उयो ऊ हाम्रो त गाउँमा साह्रो केटाकेटीहरू बिग्रिँदैछ हो अन्त हिजो पनि यहाँ तल कता भेट्यो अरे मान्छेले भन्दैछ अन्त अब के गर्नुपर्ने कसो गर्नुपर्ने साह्रै छाडा भयो नानीहरू भनेर नि फोन गरेको थिएँ बिग्रिँदैछ अँ यो अब नाखाने कुरोहरू खाएर हो हौ त्यस्तोहरू छ हौ उम् अँ अँ अँ हो त बाउआमा बुझिदिने हुन्छ त्यही त अब अँ अलिक छिटो छिटो गरेर अलिक उयो गरिहाल्नु पर्छ हौ ठिक लाइनमा ल्याइहाल्नु पर्ला जस्तो छ हौ अँ अँ ल ल म पनि भन्छु नि

ल ल ल म पनि मान्छे बटुल्छु नि भन्छु नि मैले उयो गरेको जतिलाई चाहिँ

ल ल ल